हेलो दादा ए भर्खर अनलाइन अर्डर दिएको थिएँ नि ए हुन्जुर अन्त अहिले त विन्टर छ हो अनि अस्ति खाना मगाउँदाखेरि त अलिकति चिसो आएको थियो अहिले फेरि हामी त ऊ यो होस्टेलमा बसेको छ अन्त हामीलाई मेट्रनहरूले त यस्तो केही अलौहरू गरेको छैन तताउँने चिजहरू है हजुर अन्त त्यही हो त्यो ग्यासहरू हुँदैन नि त कि अन्त अलिकति तातो खालको उयसमा कन्टेनरहरूमा यस्तो प्रिजर्भ गरेर ऊ गरिदिनुहोस् न है तपाईँ हजुर हामी सबै साथीहरू ऊ यो गरेको हो कि अन्त सिर्फ अब खानुको लागि चाहिँ अलिकति तातै खाऊँ भनेर नि अब यस्तो विन्टर छ हो अस्ति पनि चिसो खाना खाएर कस्तो डरलाग्दो पेट ऊ यो भएको थियो हो त्यसले गर्दाखेरि अलिक तातो ऊ यो गरेर ल्याइदिनुहोस् न ल अब त्यहाँ तपाईँ बजारबाट यहाँ आइपुग्दा त फिफ्टिन मिन्टस ट्वेन्टी मिन्टस जस्तो लाग्छ हो अन्त अब चिसो हुन्छ भनेर नि हजुर बरु तपाईँले त्यो ल्याइदिएको उइसमा अलिकति एक्सट्रा चार्ज पनि ऊ यो गर्नुहोस् न ल हजुर अन्त यस्तो के पो एउटा अलिक तपाईँको आफ्नै टिफिनमा ल्याइदिनुहुन्छ भने पनि ल्याइ दिनुहोस् न हजुर अहिले अब यो गरेर फेरि सिधै हामी अब स्क स्कुल जानु पर्छ हो ड्युटीमा अन्त